प्रविधिको विकासले मेरो जीवनमा अब परिवर्तन राम्रै ल्याएको छ है अहिलेको यो समय अनुसार वर्तमान समय अब अनुसार नै अब इन्टरनेट स्पार्ट स्मार्ट फोनहरू त अब प्रयोग गर्नु नै पर्छ र त्यसमा जस्तो कि अब स्मार्ट फोनबाट इन्टरनेटको सुविधाबाट हामीले घरमै बसी बसी टिकट ट्रेन टिकट फ्लाइट टिकटहरू होटेलहरू बुकिङ गर्न सक्छौँ ब्याङ्किङको पनि धेरैवटा सुविधा भएको छ पहिला आफ्नो ब्यालेन्स चेक गर्नुको लागि पनि पासबुक बोकेर अपडेट अपडेट गर्नुको लागि ब्याङ्कमै जानु पर्थ्यो त्योहरू अहिले सबै हामी फोनबाटै घरमै बसी बसी नै देख्नु पाउँछौँ ब्याङ्कको पुरै डिटेल्सहरू हामीलाई आफ्नै घर फोनमै नै अब जानकारी लिन सक्छौँ पेमेन्टहरू भयो पहिला कसैलाई पैसा पठाउनु छ भने उसको नाममा उसको अकाउन्टमा डिपोजिट गर्नको लागि हामी ब्याङ्कमा घन्टौँ घन्टौँ लाइन लाग्नु पर्थ्यो है अहिले फोनमार्फतै अब जिपे फोनपेहरूबाट हामीले एउटा लिमिट मात्रामा पैसाहरू कसैलाई अहिलेको अहिले सेन्ड गर्न सक्छौँ या त आफ्नो अकाउन्टमा हामीले पठा कसैकोबाट अब पठाइ माग्न सक्छौँ त्यस्तोहरू सुविधा भएको छ र सपिङ पनि त्यही छ अहिले कतिवटा सपिङ सेन्टरहरूले के गरेको छ अगर पहिल्यैबाट अब पेमेन्ट गर्यो भने अब कुछ पर्सेन्ट जस्तो अब फाइभ पर्सेन्ट टेन पर्सेन्ट डिस्काउन्ट पेमेन्टमा डिस्काउन्ट पनि गरेको छ यस्तो खालको सुविधाहरू धेरै नै छ हरेक कुरोकै दुईवटा अर्थ लाग्छ दुईवटा अर्थ हुन्छ है कतिवटा कुरो यसमा नराम्रो पनि भइरहेको छ हामी अलिकति सतर्क भएर नै स्मार्ट फोनहरूको प्रयोग गर्नुपर्छ